मेरो परिवारमा मबाहेक मेरो सासुले मेरो देवरानीले नन्दले मेरो आमाले सबैजना नै फुलमा एकदमै रुचि हुनुहुन्छ सबैजनाले नै फुलहरू स्याहार्ने गर्छन् सबैजनाले नै फुललाई धेरै स्याहार सुसार गर्न सबैले मन पनि पराउँछ